इन्टरनेट इन्टरनेटबाट हामीमा यस्तो गुगलबाट के सर्चिङ गर्यो भने आइहाल्छ के क्वेसन जानेनौँ भने हामी गुगलबाट सोध्छौँ भने एन्सर गुगलबाट नै आउँछ अनि हामी युट्युबमा यस्तो सर्च गर्दा यस्तो न्युजहरू छिट्टै आइहाल्छ इन्टरनेटबाट हामीले धेरै सजिलो पायौँ हामी घरमा बसिकन पनि कपडाहरू अर्डर गर्नुसक्छौँ यस्तो फ्लिपकार्टहरू मिसोबाट अनि हामी युट्युबतिर भिडियोहरू हेर्नुसक्छौँ फनी भिडियो अनि हामी घरमा बसिकन पनि बाहिर बाहिर देशको यस्तो हामी जानकारी लिन सक्छौँ जो नजानेको त्यो गुगलबाट हामी सर्च गरिकन सुन्न सक्छौँ अनि अहिले गुगल प्ले पनि हुन्छ फोनबाटै यस्तो हाम्रो टाइम बाँच्छ यस्तो ब्याङ्कहरू जाँदा हामी गुगल पेबाट त्यहीँबाट उयो पैसाहरू ट्रान्सफरहरू गर्नुसक्छौँ घरमा बसिकन अनि हामी यस्तो इन्स्टातिर रिल्स पनि बनाउँछौँ इन्टरनेटले नै हामी इन्टरनेटबाट के सबै गर्छौँ यस्तो भिडियो बनाउँछौँ फनी भिडियो हेर्छौँ यताउता घुम् यताउताको केही कारणहरू पनि पाउँछौँ हामी त्यहाँनेरि के भयो के भएन यहाँ यता उताहरू हामी सबै फोनमै हेर्छौँ हामी फोनमा बात गर्नुसक्छौँ इन्टरनेट भयो भने भिडियो कलमा सबै बात गर्नुसक्छौँ यस्तो पनि हामी वाट्सएप पनि चलाउँछौँ यस्तो गुगलबाट हामी के के क्वेसनहरू माग्छौँ अनि नजाने कुराहरू पनि हामी त्यहाँ हेर्नुपाउँछौँ कहिले नहेरेकोहरू पनि यस्तो यस्तो थुप्रैकुराहरू छ इन्टरनेटमा जो हामी हेर्छौँ अनि त्यहाँबाट हामी सिक्छौँ के केहरू बनाउनु साइन्सको कुराहरू पनि के के हामी बनाउनु सक्दैनौँ त्यो हामी इन्टरनेटबाट हेरिकन हामी बनाउँछौँ अनि यस्तो थुप्रै कुरा छ इन्टरनेटमा जहाँबाट हामी सोसियल मिडियाबाट जुडिरहेको छौँ सोसियल मिडियाबाट जुडिरहेछौँ इन्डियाको कहाँ के हुँदैछ सबै हामी एकैछिनमा पता लगाउँछौँ न्युजहरू पनि फोनमै हेर्नुसक्छौँ इन्टरनेटले गर्दा